हेलो हजुर सर भन्नुहोस् हजुर हजुर ए हजुर त्यस अनि अन् तपाईँले पहिला होइन कसरी अहिले फिलहाल अहिले कसरी मिलाउनु भएको थियो होइन त्यो चाहिँ मलाई सम्झाउनुहोस् कसरी मिलायो भनेर त्यो म अनु त्योअनुसार म अलिकति म उयो गरिदिन्छु मिलाइदिन्छु ए हजुर सर अब हामी पनि अब होइन अब जतिसक्दो हामी बिजी नै हुन्छु होइन अनि अब स्टुडेन्टले पनि अब पढ्ने उ यो गर्नुपऱ्यो होइन चाहाना राख्नुपऱ्यो होइन अनि यस्तो तपाईँले पनि अब स्टुडेन्टलाई अब यसो हल्का कन्भिन्स कन्भे गर्नुपऱ्यो तपाईँले भन्दिनुपऱ्यो होइन एसेम्ब्लीमा आएर भनिदिनुपऱ्यो ए हुन्छ हुन्छ जतिसक्दो ट्राई गर्छु नि म है हुन्छ हवस्